कृषि क्षेत्रमा हर्नुपर्दाखेरि चाहिँ अब अहिले खेतीपाती राम्रोसँगले हुनेछैन अब सागसब्जीहरू राम्रोसँगले अब राम्रोसँगले भइदिँदैन राम्रोसँगले उब्जाउ हुँदैन त्यही कारण चाहिँ अब मान्छेहरूले खेतीपाती लगाउनु छोडे्का छन् अन्त अब साथसाथैमा अब खेतीपातीमात्रै गरेर पनि भएन खेतीपाती गर्नु पनि धेरै नै खर्च छ अब त्यसमा पनि अब मान्छे लगाउनु पऱ्यो रोजगारी लगाउनुपऱ्यो रोजगारी गर्नु पनि खर्चै छ एक त त अब रोजगारीको लागि मान्छे पाइँदैन अनि त अब खेतीपाती यहीँ गरेर यहीँ उमारेर खान पाए भने त ठिकै थियो राम्रोसँगले यसको उब्जाउ हुँदैन अहिले खेतीपातीमा पुरा किराफटेङ्ग्राहरू लागेर राम्रोसँगले अब केही फल्नु पाउँदैन अन्त अब त्यसमा भन्दा पनि बेसी अहिले मान्छेहरूलाई अब पैसाकै खाँचो देखिन्छ जे कुरोमा पनि पैसाकै कमी देखिन्छ त्यही कारणले चाहिँ अब उनीहरू सबै नै अब बाहिर बाहिर गएर कमाउनु खोज्छ त्यो कारण चाहिँ अब गाउँघरमा अहिले खेतीपाती अब धेरै नै कम्ती भएर गएको छ अब यसको महत्त्व त अब यहीँ उमारे यहीँ खानु पायो भने त अब एकदम राम्रो हुने थियो अर्ग्यानिक खानु पायो भने त एकदमै राम्रो हुने थियो तर अब उब्जाउ नभएको कारणले चाहिँ अब कृषकहरूले चाहिँ अब कृषि लगाउनु नै छोडि्सकेको छ